मलाई चाहिँ धेरै भाषाहरू त आउँदैन तर मलाई दुईवटा भाषा चाहिँ आउँछ नेपाली र हिन्दी नेपालीको चाहिँ यो

यो चाहिँ नेपाली भाषाको गाना थियो अन्त अर्को चाहिँ हिन्दी भाषाको आउँछ मलाई

त्यस्तो भाषा चाहिँ छैन यो चाहिँ हिन्दी भाषाको गाना हो त्यत्ति साह्रो चाहिँ अब हामीलाई थाहा छैन